महिलाहरूले होइन दिनहुँ सामना गर्नु पर्ने अब चुनौतीहरू त थुप्रै नै छन् होइन अबो कस्तो खाल्के प्रब्लम्स भन्नुहुन्छ तपाईँ हैन जस्तै भयो अब घरको काम कार्य गर्नुपर्ने होइन परिवार स्याहार्नु होइन खानाहरू टाइममा दिनु र अझै अब ड्युटी पनि गर्ने छ भने घरको सबै काम टाइममै सकेर ड्युटी पनि टाइममै पुग्नु होइन कि यस्तो पनि भयो कि अब सोसाइटीको जज्मेन्ट होइन जस्तो आबो केटा केटी माथिको भेदभाव भयो होइ न कुनै काममा अब केटाकै गल्ती छ भने पनि केटीलाई नराम्रो भन्ने नै हुन्छ होइन अन्त बेलुका अब बाहिरतिर निस्किनु नपाउने होइन कि घरेलु हिंसा पनि भयो र यस्तै अब यस्तै थुप्रै चुनौतीहरू छन् होइन जस्तै एउटा केटीले दिनहुँ फेस गर्नुपर्ने र भारतीय समाजमा होइन महिलाहरूको भूमिका चाहिँ कसरी परिवर्तन भएको छ भने चाहिँ अहिले चाहिँ प्राय सबैजना शिक्षित भयो होइन अन्त अझै अब सबैले देखिनै रहेको छन् कि महिलाहरूले अब घरको सबै कामहरू मजाले गरेर होइन कसैको झन् अब नानी छ भने नानीलाई नानीलाई पनि अब उसलाई हुर्काउँदै होइन सबै आफ्नो रेस्पोन्सिबिलिटीजहरू पनि मजाले निभाउँदै आफ्नो करियर पनि अब मजाले बनाएको देखाएर चाहिँ देखाएर चाहिँ यसरी नै ऊ यो भएको छ भारतीय समाजमा अब महिलाहरूको भूमिका चाहिँ अब परिवर्तन भएको छ हो र मलाई चाहिँ लाग्दैन कि महिलाहरू सुरक्षित महसुस महसुस गर्छन् भनेर होइन र भारतमा होइन काम र शिक्षामा त अब सा सामान नै अवसर अवसर पाउँछन् हो